हेलो हजुर भन्नुहोस् हजुर अलिक सुनिनँ भन्नुहोस् न ए म ब्लाउजहरू बनाउँछु कुर्ताहरू पनि बनाउँछु ए अँ रेट अब रेट भन्नुपर्दामा ब्लाउजको अहिले त साँढे तिन सय चार सय पुगिसकेछ अँ हजुर हजुर अब डिजाइनहरू भन्नुपर्दामा तपाईँ आउनुभयो भने क्याटलग हेरेर तपाईँले दिनुभयो भने जस्तो पनि सिलाइन्छ

अन्त दोकान चाहिँ तपाईँको

थ्री फिफ्टी थ्री फिफ्टी फोर हन्ड्रेड यस्तै छ अब लुगा हेरेर हुन्छ कोही लुगा सजिलो सिलिन्छ कोही लुगा अलिक अफ्ठ्यारै हुन्छ लाइलिङ लाउनुपर्छ त्यस्तै हुन्छ कुर्ताको कुर्ताको पनि त्यही हो ज्याला अब तपाईँहरूले लुगा लिएरै आउनुहुन्छ लुगा किन्दा त महँगै पर्छ र पनि अब ज्याला पनि अलिकति अहिले फेसनेबल कुर्ताहरू हुन्छ त्यसले गर्दा अलिकति महँगै रेट अलिकति महँगै छ पान सय छ सय हेरी हेरी छ

हजुर अँ आउनुहोस् न सन्डेको बन्द हुन्छ मेरो यो नोभेल्टीको छेउ पर्छ अन्त आइतबार चाहिँ बन्द गर्छु अरू बेला चाहिँ बिहान नौ बजीदेखि बेलुका सात आठ बज्छ त्यतिबेलासम्म खुल्ला हुन्छ जतिबेला तपाईँ आउनुहुन्छ आउनुहोस् न वेलकम